र मैले आफ्नो क्षेत्रमा सामना गर्नु परेको है पार्य पर्यावरणीय चुनौतीहरू चाहिँ के हो भन्दाखेरि चाहिँ सर्वप्रथममा चाहिँ बाढ रहेको छ है जुन चाहिँ मैले भनि हाले के भन्छ अरे हाम्रो गाउँमा चाहिँ दुइवटा दुइवटा खोला भएको कारणले गर्दाखेरि चाहिँ दुवैपट्टिबाट दुइवटा खोलाले घेरिएको कारणले गर्दाखेरि चाहिँ बाढहरूको चाहिँ एकदमै बर्खा महिनामा बाढको चाहिँ एकदमै डर हुन्छ खोला बढेर चाहिँ अचानक खोला बढेर बाढ घरतिर पस्ने फेरि गाउँतिर पस्ने एउटा डर रहन्छ डर हुन्छ र त्यसको लागि चाहिँ अन्त हाम्रो संरक्षण गर्नुको लागि चाहिँ त्यसलाई संरक्षण गर्नुको लागि चाहिँ गाउँलेहरूले मिलेरै सबैजनाले मिलेर नै के भन्छ अरे हामीले नदीको नदी गाउँमा नपोसोस् भनेर नदी र गाउँको बिचमा चाहिँ बाँध बनाएको छौँ होइन र अब त्यो बाँध फेरि यो साल आउँछ अब त्यो साल फेरि खोला बढेर फेरि आदि बान्द लिएर बगाएर लान्छ है फेरि त्यसलाई फेरि बनाउँने कार्य सुरु हुन्छ फेरि त्यसलाई बनाउँछौँ हिउँदोमा बनाउँछ र यसरी नै हामीले अहिलेसम्म संरक्षण गर्दै आइरहेको छौँ र आ आफ्नो घरमा भन्नु हो भने चाहिँ हामीले घरहरूलाई चाहिँ हामीले जमिन भन्दा जमिनको लेबल भन्दाखेरि चाहिँ अलिक उच्चा उच्चा उठाएर चाहिँ हामीले यसरी बाढ चाहिँ घरहरू घरभित्र न पसोस् भनेर पनि हामीले संरक्षण गरेको छौँ र अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ गर्मीको एकदमै एकदमै प्रकोप छ है अहिले पहिला हाम्रो गाउँमा त्यति साह्रो गर्मी महसुस् हुन्थेन किनकि निकै नै अहिले अहिले चाहिँ के भयो भन्दाखेरि चाहिँ बनजङ्गलहरू चाहिँ एकदमै मासिएको कारणले गर्दाखेरि रुखपात आदि काटिएको कारणले गर्दाखेरि र वायु प्रदूषण बेसी भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो गाउँमै मात्रै न भएर पनि प्राय अहिले निकै ठाउँमा नै गर्मीको प्रकोपहरू देख्नु सकिन्छ है र यो चाहिँ एकदम यसले चाहिँ एकदमै नकारात्मक असर पारिरहेछ हाम्रो सबैको जीवनमा र यसको संरक्षणको लागि चाहिँ अब हामीले पहिला त अब घर घरतिर अब सिलिङहरू बनाउँने गर्थेन अब कच्चा घरहरूतिर सिलिङहरू बनाउँने गर्थेन र अब कच्चा घरहरूतिर त्यस पछाडि अब टिनको त्यो बाफ आएको कारणले गर्दाखेरि पछाडि सिलिङहरू बनाउँनु थाल्यो र अलिअलि भए पनि शीतल हुनु थालेछ र गर्मीसगँ बस्नेले त्यस्तो कुनै प्रकोप चाहिँ अब त्यत्ति नै छैन अब त्यही हो घरमा बस्दाखेरि घरभित्रबाट अब सक्दो कम्ती काम भएको बेला निस्कियो बेलुका बेलुका निस्क्यो शीतल भएको बेला होइन र घरमा बसेको बेला चाहिँ अब फ्यान नै खोलेर बसिन्छ फ्यान खोलेर फ्यानको हावा खाँदै बस्यो भने बसिन्छ नभए चाहिँ गर्मीमा चाहिँ बस्नुसकिन्न र तीहरू नै हो दुइवटा नै हो प्रकृति पार्यवारिक चुनौतीहरू सरी बार्त वातावरणीय चुनौतीहरू चाहिँ अरू त त्यस्तो केही चुनौतीहरू छैन